खै अहिले त के भन्नु फेसनको बारे हाम्रो पहिला भारत भारतवर्ष भारतमा हाम्रो पहिले पहिले कस्तो राम्रो राम्रो लुगाहरू थियो मतलब कुर्ता कुर्ता सुरूवाल पनि सिम्पलमै थियो अनि केटाहरूले लगाउने जेन्ट्सले लगाउनेहरू पनि सिम्पलमै थियो प्रायः जस्तो साडी नै लगाउँथ्यो अहिले त हाम्रो यहाँको के अरे हाम्रो नानीहरूले क आउट कन्ट्रीको के अरे फेसनहरू चोरेर दुनियाभरिको हेरेर देखेर लगाउँछ तर त्यो हाम्रो भारतको जस्तो फेसन त म कहिले काहीँ देखिनँ हाम्रो किनभने भारतको फेसन एकदम राम्रो छ कतिवटा आफ्नो आफ्नो जातको जातको पनि फेसनहरू अब लगाउनु पायो भने अब प्रायः हामी त अब पहिला अब उहिलेदेखि नै सिम्पल सु के अरे सुतीको कटनको कुर्ता सुरूवाल र साडी मात्रै लगाउँथ्यौँ अहिलेको त नानीहरूले दुनियाभरिको फेसनहरू लगाएर फेसनको लुगाहरू बनाएर लगाएर हिँड्छ अब उनीहरूको मर्जीमा चल्छ अब हामीले अब ल्याइदिएको अब उहिले हामीले जस्तो ल्याइदिएको लुगाहरू उनीहरूले लगाउँदैन अब अहिले त एकदमै बाहिर कन्ट्रीको आउट कन्ट्रीको फेसनहरू भइसक्यो यता जस्तो हाम्रो भारतमा पहिला हाम्रो यो भारतवर्षमा कस्तो कस्तो लुगाहरू लगाउँथ्यो पहिले अहिले त्यो सब छैन हाम्रो अब म त प्रायः लुगाहरू त्यस्तो सिम्पलमै किन्छु अब नानीहरूले त अहिलेकोहरूले त मान्दैन म त अहिले सिलगडी जान्छु प्रायः सिलगडीमा धेरै नै चिन्छु किन पहिला सिलगडी बसेको हो सिलगडीतिर गएर कोही बेला अब कर्सियङमा पनि किन्छु सिलगडीमा किन्छु सिलगडीमा प्रायः कतिवटा जिनिसहरू पहिला त धेरै कम्ती दाममा पाउँथ्यो अहिले त अब त्यति अब के अरे त्यति अब सस्तो भन्दा पनि अब अहिले उयो हेरेर गर्नु पर्यो समय अनुसार दाम पनि त्यस्तै बढिराखेको छ अहिलेको फेसनको झन् लुगाहरू त झन् छोइ नसक्नुको छ र पनि अब हाम्रो नानीहरूले अहिलेको खै बुझिदिँदैन अब त्यो हामी जस्तो पहिला हामी त सिम्पल साडीमा सिम्पल कुर्ता सुरुवालमा कति सस्तोमा लगायौँ घुम्थ्यौँ डुल्थ्यौँ त्यही लुगा लगाएर अहिलेकोहरूलाई एउटा लुगा हुँदैन उनीहरूलाई कतिवटा फेसनको लुगाहरू चाहिन्छ अब हामीलाई त बेसी चाहिँदैन थियो अब त्यही अनुसारले चल्दैछ मान नानीहरू अब उहिलेको जस्तो छैन अब अहिले त आउट कन्ट्रीको फेसनहरू आएको छ त्यही अनुसारको लुगाहरू लगाएर नानीहरू हिँड्छ अब अहिले त हामीले के भन्नु र अब उहिलेको र अहिलेको त धेरै नै फरक छ अब केही भन्न सकिँदैन हामीले त के गर्नु त्यस्तै नै छ समय नै